सुन्नुहोस् न कि म तपाईँहरूको रेस्टुरेन्टबाट खाना मगाउनु भनेर भन्दै थिएँ कि म अब आज चाहिँ हल्का लेट लेट भएँ कि ढिलो भएको कारणले गर्दाखेरि चाहिँ म तपाईँको दोकान आउन सकिनँ अन्त तपाईँले के मेरो जग्गामा त्यो खाना डेलिभर गरिदिन सक्नुहुन्छ सक्नुहुन्छ भने चाहिँ मलाई अब यस्तै अब हाल्फ प्लेट मोमो गरिदिनु होस् अन्त चाउमिन गरिदिनु होस् हो अन्त जतिसक्दो तपाईँहरूले अब हुन्छ भने चाहिँ अलिक छिटो गरिदिनु होस् किनभने अब रात पनि परिसकेको छ अन्त म अब अरू दोकान पनि जान सक्दिनँ अन्त तपाईँहरूको दोकान पनि अब बन्द छ कि खुल्ला छ मलाई थाहा पनि छैन तपाईँहरूले तपाईँहरू तपाईँहरूको हुनसक्छ भने चाहिँ अब अलिक छिट्टै खाना डेलिभर गरिदिनु होस्